हालैको रोचक ला रोचक लागेको मलाई यही हो दुईजना ए के भन्छ उयो भुकम्पको उयो के भन्छ भुकम्प आएर चाहिँ यस्तो दुईजना मान्छे पनि पुरिएको छ दुईजना मान्छे पुरिएकोमा खनेर निकाल्यो गाउँको मान्छेहरू सबै भेला भएर निकाल्यो अन्त अरू चाहिँ अब एकजना चाहिँ पाएको थिएन दिनभरि लगाएर त्यो पानी परेर त्यस्तो भएर चाहिँ त्यो भुकम्प आएको हो त्यो भएर चाहिँ अन्त दुईजनामा एकजना चाहिँ फेरि पायो तर एकजना चाहिँ अब उयो बितिसकेको थियो एकजना चाहिँ अब त्यस्तै उयो भइरहेछ घाइते भएको छ अन्त त्यो भएर चाहिँ त्यस्तो आज पनि त्यसलाई चाहिँ के गर्नु पर्ने अब हामीले चाहिँ हो